हेलो नमस्कार दाजु ए म सरिता छेत्री बोलेको नि हजुर भन्नु थियो मेरो तपाईँलाई बात मार्ने काम थियो मेरो त्यो मैले त्यो पाँच वर्ष गरेर राखेको थिएँ नि मैले पहिला हौ त्यो खै निस्किने बेला भयो कि भएन भनेर तपाईँलाई सोध्नुको लागि नि ठिक पाँच हजुर हजुर

ए हजुर हजुर पाँच वर्ष अब पुग्नआँट्यो त दाजु अब त्यो तारिक हजुर ए हुन्छ म कहिले हुन्छ तपाईँकोमा आउँछु हो अनि तपाईँलाई म त्यो सर्टिफिकेटहरू सबै लिएर आउँछु तपाईँले हेरिदिनु पर्छ है ल दाजु हजुर हजुर हजुर

हजुर हजुर हजुर

हजुर ए हुन्छ कहिलेतिर चाहिँ आउँदा मिल्छ होला है दाजु तपाईँलाई हजुर तपाईँलाई सधैँ भेटिन्छ घरमा ए हुन्छ म तपाईँलाई फोन गर्छु अनि त्यहाँदेखि कहिले भेट हुन्छ तपाईँले भनेको जस्तो सबै म डकुमेन्ट्सहरू कागजपत्र सबै लिएर आउँछु कि अन्त हेर हेरिदिनु होस् है ल अब हजुर हजुर हजुर हुन्छ

ए हुन्छ म ल्याउँछु कि दाजु तपाईँले आजभोलि पनि त्यो कार्य हेर्दै गरिदिनु होस् ल अनि मलाई कल गरिदिनु होस् न ल

ए हुन्छ हुन्छ हुन्छ म तपाईँलाई आउने बेलामा कल गरेर आउँछु हुन्छ ल दाजु राखेँ